म चाहिँ पनिर पकाउँदाखेरि पहिला फ्राई गर्छु अनि पनिरसँग चाहिँ त्यो मटरहरू भन्दाखेरि मलाई चिल्लीसँग नै मनपर्छ अनि फ्राई गरेर निकाल्छु त्यहाँबाट चाहिँ मलाई थुप्रो त्यो के के मसलाहरू लगाएको धेरै मसलादार मलाई खानु त्यति मनपर्दैन अनि म चाहिँ पकाउँदाखेरि तिल पिस्छु अदुवा पिस्छु अनि लसुन पिस्छु अन्त हलुका पुदिनाहरू ए धनिया लगाएर त्यसरी म चाहिँ अब सादा बनाएको मनपर्छ खानाहरू चाहिँ पनिर पकाउँदाखेरि चाहिँ अन्त म त्यसरी नै पकाउँछु घरमा मलाई त्यसरी नै पकाएको खानु पनि मनपर्छ